हाम्रो क्षेत्रमा सांस्कृतिक एवम् धार्मिक महत्त्व बोकेको जग्गाहरू धेरै छ है र म चाहिँ तपाईँहरूलाई सबै त भन्नु सक्दिनँ एक दुईवटा चाहिँ जसमा कि मेरो मेरो गाउँदेखि अलिक नजिकै पर्छ है त्यसको चाहिँ म भन्न चहान्छु एकदम पर्यटकहरूको लागि एकदम घुम्ने जग्गाहरू राम्रो छ जस्तै दुर्पिन गुम्बाहरू त्यहाँनिर बुद्धिजम् पूजाहरू हुन्छ लाभा गुम्बाहरू एकदम टुरिस्टको लागि चाहिँ घुम्ने जग्गा एकदम त्यहाँतिर राम्रो छ र अरू अरू खोज्यो भने हरू पनि पाइन्छ जसमा कि टिस्टा र रङ्गीतको पूजा गरिन्छ है पूजा आजाहरू हुन्छ अनि अझै राम्रो राम्रो जग्गा जानु छ भने मङ्गल धाम बर्मेक धाम बर्मेक धाम उनइस सय चौरासितिर सायद खोलेको थियो होला त्यो चाहिँ एकदम सत्य धाम हो आफूले मनदेखि माग्यो भने जे पनि पुरा हुन्छ र अहिले झन् साउन महिना लागिरहेको छ है बाहिर टाढो टाढोबाट पनि आउने गर्छ टुरिस्टहरू घुम्नको लागि आफ्नो सत्य बोकेर एकदम केही कुरा माग्नको लागि र यहीँ नजिकैतिर अरू पनि पाइन्छ जस्तै कि बुद्ध पार्क हनुमान मन्दिर उता पनि एकदम घुम्ने जग्गाहरू राम्रो छ टुरिस्टको लागि एकदम जग्गाहरू सफा छ राम्रो छ र मलाई चाहिँ मदेखि अलिक नजिक भएको जग्गाहरू चाहिँ मलाई यति नै याद छ है अरू पनि थुप्रै छ तर सबै त भन्नु सक्दिनँ र तपाईँहरूलाई यति भन्न चहान्छु सायद तपाईँहरूले यो जग्गा राम्रो लाग्छ होला घुम्नुको लागि राम्रो छ तपाईँहरूले पूजा आजा गर्नु सक्नुहुन्छ आएर म चाहिँ यही भन्न चहान्छु